मेरो जेनेरेसन्स को हिसाबले हेर्दा चाहिँ म अब पुरानोमै पुरानो मुभीहरू नै मनपर्छ अब मलाई जस्तै कि भयो अब श्रीदेवी ज्याकी श्रफ उनीहरूको चाहिँ मुभीहरू चाहिँ पुरा हेर्थेँ म चाहिँ अब मुभीमा चाहिँ उसको सबसे मन पराउनेभन्दा चाहिँ मलाई हिरो मुभी मन पर्यो अन्त अब गानाहरूमा चाहिँ मलाई अरिजित सिंहको मनपर्छ अब त्यसको पुरानो टाइप नयाँ टाइप सबकुछ उसकोमा हुन्छ अन्त चाहिँ अब नयाँ नयाँ मुभी चाहिँ आउँछ तर पहिलाको जस्तो त्यस्तो छैन पहिला जस्तो देखाउँथ्यो सबै हिरो पुराना पुरानाहरू त्यस्तो टाइपको चाहिँ अहिले छैन त्यही भएर मलाई पुरानै मनपर्थ्यो अन्त त्यति नै हो अब यति नै भन्न चाहेको